म उन्नाइस वर्ष भयो सिक्किम राज्यमा बसेको तर मैले अहिलेसम्म मेरो आफ्नै भाषा र अरूको भाषा कहिले सिके सिकेको छुइनँ अन्त सिक्ने मौकाधरि पाएको छुइनँ किनकि हाम्रो सिक्किममा धेरैवटा जातहरू छ राई नेप् राई तामाङ छेत्री बाहुन अनि अन्य अन्य धेरै भाषाहरू भएकोले गर्दा त्यहीमाथि हामी सबैजना एक डेमोक्रेसीमा बस्ने कारणले गर्दा हामीलाई सबैभन्दा सुविस्ता भाषा चाहिँ नेपाली नै हुनेछ अन्त यदि हामीले आफ्नो आफ्नो भाषामा बोल्न थाल्यो भने अरू भाषाको अरू जातको मान्छेहरूले हाम्रो हामीले के बोल्दैछ त्यो बुझ्न सक्दैनौँ अन्त उहाँहरूले हामीलाई के बताउन चाहँदैछ हामी त्यो बुझ्न सक्दैन त्यसैले गर्दा सबैजनाको बिचमा एउटा साध साधन हुनैपर्छ जसले जुन चाहिँ भाषाले सबैजनालाई बुझ्न सकोस् अन्त सिक्किममा चाहिँ हामी नेपाली भाषा चाहिँ हाम्रो मातृभाषा पनि भनिन्छ किनकि सिक्किम राज्यमा चाहिँ हामी यानि सिक्किमिजहरू जतिजना छ जम्मै जन्मिँदैदेखि नि सबैजना धेरैजनाले नेपाली भाषा नै बोल्न सिकेको हुन्छ त्यो धनी बाबुको छोराछोरीहरूले चाहिँ इङ्लिस सिक्छ कि अलिक अन्त सिक्किम राज्य चाहिँ अब आफ्नो आफ्नै जातपातहरूले गर्दा चाहिँ आफ्नो आफ्नो जात भाषाहरू मात्रै बोल्न थाल्यो भने फेरि चाहिँ सिक्किम राज्य टुट्ने छ त्यसैले गर्दा चाहिँ अरू अरू जग्गाहरूको हेराइमा हाम्रो सिक्किममा चाहिँ सिक्किममा साथसाथै भारत देशमै अब धेरै विभिन्न भाषाहरू छन् त्यसैले तर भारतमा पनि जसरी हिन्दी बोलिन्छ सबैको सुविस्ता भाषा त्यसरी नै त्यसरी नै सिक्किममा चाहिँ नेपाली भाषाको प्रयोग गरिन्छ हामीले अन्त यदि सिक्किममा अब कुनै एउटा सुविस्ता भाषा छैन रहेछ छैन भने तामाङले आफ्नै भाषामा बोल्दै गरेको हुन्छ अन्त राईले आफ्नै भाषामा छेत्री बाहुनहरूले आफ्नै आफ्नै भाषामा बोल्दै हुन्छ सबैजना अब सबैजना एक दोस्रोलाई हेला गर्नु खोज्छ आफ्नो आफ्नो भाषा आफ्नो आफ्नो जातले गर्दा त्यसैले गर्दा सिक्किम राज्यमा एउटा सुविस्ता साधनको लागि नेपाली भाषा चाहिँ सबैजनाले प्रयोग गर्ने गर्दछ जसमा चाहिँ अब ठुलो जात सानो जातहरू केही पनि आउँदैन अन्त नेपाली भाषालाई पनि अलिक मानवता दिने गर्दछ ए महत्त्व महत्त्व दिने गर्दछ